ए दी अस्ति तपाईँले मलाई त्यो एभनको जुन चाहिँ बेडसिट पठाइदिनु भएको थियो नि त्यो त मलाई साह्रै मनपऱ्यो नि हो त्यसको त अब कलर पनि राम्रो क्वालिटी पनि एकदमै राम्रो नि हो त्यही त मलाई साह्रो मनपऱ्यो अब नेक्स्ट टाइम म फेरि त्यो एभन एभनमा सामान उठाउँदा त्यस्तै खालके बेडसिट मैले पाउँछु कि पाउँदिनँ ए म पाउँछु भने भनिदिनु न दी म फेरि त्यो एभनमा त्यो क्या त्यही अर्डर गरेर चाहिँ त्यो बेडसिट चाहिँ म फेरि ल्याउँ भनेको नि त्यसको क्वालिटी पनि राम्रो त्यसको कलरहरू पनि जाँदैन रहेछ कि दी साह्रै नै मलाई मनपऱ्यो नि त त्यो दी एकताल ट्राइ गरिदिनु होस् न ल हुन्छ दी अन्त त्यो के दी त्यो सानो साइजमा मात्रै छ कि ठुलो डबल एक्सल पलङको पनि हुन्छ कि हुँदैन ए मलाई चाहिँ डबल एक्सल पलङको नै मनपरेको थियो कि अस्तिको सेम नि हो दी साह्रै मनपऱ्यो हो त्यो कलर त मलाई त्यसको क्वालिटी पनि नै दामी हो नि हो दी त्यो त अहिले बाहिरतिर त त्यस्तो खास पाउँदैन एभनहरूले त तर साह्रै राम्रो गरेको है दी अलिकति मलाई त्यो एकताल गरिदिनु होस् न ल हुन्छ दी हुन्छ गरिदिनु होस् न